हाम्रो है यो अब यो के भन्छ कालिम्पोङ स्कुलतिर चाहिँ कस्तो खालको चाहिँ फेसिलिटी छ भन्दाखेरि है अरू फेसिलिटी नदिए तापनि है अब प्लेन साइडतिर भयो ल्यापटप भयो है साइकल भयो त्यस्तो दिन्छ तर हामीलाई चाहिँ के भन्दाखेरि अब कन्याश्री छ त्यो चाहिँ हामीलाई वर्षमा पच्चिस हजार पाउँछ एकचोटि